हेलो साङ्गे दाजु म निरज भाइ बोलेको नि

मेरो फेमिलीहरू घुम्नु जानु पर्ने थियो कि अन्त तपाईँलाई यसो सोधेको नि तपाईँको गाडी हुन्छ भनेर हजुर त्यही फेमिलीहरूलाई घुमाउनु यसो नानीले पनि पुरा रहर गरिराखेको थियो अन्त यसो घुमाउनु लैजाउँ भनेर नि

जानु पर्ने चाहिँ अलिकिति टाडै छ हौ दाजु टाडै भन्नुको मतलब अब बिहान गयो बिहान छिटो गएर आएर चाहिँ बेलुका छिट्टै फर्किने हजुर त्यता दाजु नेपाल बिर्तामोडको तपाईँको हेप्पीभिल्ले भेल्ली भन्ने छ नि हौ हेप्पी ल्याण्ड हौ त्यता लैजाउँ भनेर नि हजुर अँ हजुर तपाईँको अर्को गाडीमा आँट्दैन होला दाजु हामी अलिकति फेमिली ज्यादै छौँ कि त्यो सानोमा चाहिँ आँट्दैन होला तपाईँको ठुलो गाडी भनेर चाहिँ हामी फेमिली डल्लै आँट्छ भनेर ठुलोमा जाउँ भनेर नि दाजु हामी फेमिली गरेर तपाईँको दस एघारजना हुन्छौँ हजर तपाईँको गाडी अलिकति ठुलो अब लामो बाटोमा कम्फोर्टेबल हुन्छ भनेर चाहिँ ठुलै लैजाउँ भनेर नि दाजु

त्यही हो अब बिहान छिटो गएर छिटै हुन्छ बिहान छिटो पुग्यो भने त बेलुका अब चार पाँच बजी फर्किहाल्नु त हो

त्यहाँनिर नानीहरूले हेप्पी ल्यान्डहरूमा के के खेल्ने अरे अन्त जू पनि जाने हरे अन्त बोटिङहरू पनि गर्ने हरे नि त हजुर अन्त दाजु त्यसो भने कन्फर्म सम्झिउँ होला है

अन्त गाडी भाडा चाहिँ के कति होला हौ दाजु गाडी भाडा त्यही अब सुकियादेखि नै हो पिकअप त बाह्र हजार त साह्रै ज्यादा भन्नु भयो नि हौ गाउँकै भाइ हो सधैँ फेरि त तपाईँकै चलाइबस्छु गाडी म बाह्र नगरेर पुरापुरी नौ गरिदिनुहोस् न पोसाउँछ हौ दाजु पोसाउँछ सधैँ अब तपाईँकोमै गइरहने हो म नौ गरिदिनुहोस् न ल भनेपछि तपाईँ छ साँढे पाँचमा घरमाथि आइपुग्नोस् न साँढे पाँचमा आइपुग्यो भने चाहिँ तपाईँ बेलुका छिट्टो पनि हुन्छ

हुन्छ हुन्छ तपाईँलाई रिकल गराउनु त पर्दैन होला अघिल्लो दिन सम्झाउनु त पर्दैन होला हुन्छ हुन्छ हुन्छ भनेपछि म तपाईँकै उयो आशा गरेँ अरू गाडी भनिनँ है

हुन्छ हुन्छ